हेलो यो अङ्कित स्टोर हो ए मलाई जुत्ता चाहिएको थियो कि यो मलाई डङ्कमा चाहिएको जोडन डङ्कमा हजुर एभाइलेबल छ हजुर साइजहरू एभाइलेबल छ हजुर यो मलाई उइसमा थर्टी फाइभको साइजमा चाहिएको हजुर ए हजुर कलरहरू चाहिँ कुन चाहिँ कुन चाहिँ कलरमा एभाइलेबल छ हजुर यो जुन चाहिँ ब्ल्याक एन्ड वाइटमा चाहिँ कस्तो ब्यानडेना प्रिन्टवाला हो हजुर अनि यसको प्राइसहरू चाहिँ कति कति छ होला है थर्टी फाइभहरू ए फिक्स प्राइस हो ए हजुर कस्तो कस्तो डिफ्रेन्ट छ प्राइजसहरू चाहिँ हजुर अलिक घट्छ होला यो मेन्स जुत्ताको ए हजुर यो फर्स्ट कपी हो कि ए हजुर हजुर कहिलेदेखिको एभाइलेबल भएको होला है यो जुत्ता तपाईँको दोकानमा ए हजुर त्यसो भए कहिलेसम्म एभाइलेबल हुन्छ होला हजुर हजुर हजुर ब्ल्याक एन्ड वाइट हजुर कहिलेसम्म एभाइलेबल छ होला है हजुर म कहिलेसम्म आउँदा चाहिँ पाउनु सक्छु होला है यो जुत्ता ए हजुर मलाई प्राइस चाहिँ अलिक कम्ती पर्छ होला है आएर हजुर हजुर हजुर हुन्छ हुन्छ म नि ल म भोलि नभा पर्सि आउँछु नि ल तपाईँको स्टोरमा हुन्छ धन्यवाद